हजुर मलाई चाहिँ एकताल चाहिँ म स्कुल म्याराथोनमा गएको थियो त्यो बेला चाहिँ म कुद्दाखेरि जस्तो म आफ्नो ऊ यो पोइन्टसम्म मेरो फिनिस पोइन्टसम्म जस्तो म पुग्नु आटेको थियो त्यो नापुग्दा पुग्दै मलाई चाहिँ म चाहिँ त्यहाँ एक्सिडेन्टली म चाहिँ त्यहाँ लडिकन मेरो खुट्टा अल्झिएर चाहिँ म त्यहाँ लडेर चाहिँ मलाई ठुलै चोट लागेको थियो मेरो यतापट्टि ऊ यो लेफ्ट खुट्टामा चाहिँ लेफ्ट खुट्टाको घुँडामा चाहिँ क कट भएको थियो तर मैले चाहिँ ढिलो नगरिकन त्यही बेला चाहिँ म हस्पिटल गइकन अन्त ढिलो नगरी डक्टरहरूलाई देखा देखाएँ अन्त उनीहरूले चाहिँ भन्नुभयो कि मलाई केही डर यस्तो डराउनु पर्ने केही छैन भने अन्त त्यसपछि चाहिँ मैले उनीहरूले जे जे भन्नुभएको थियो मलाई त्यो दबाई मलमहरू उनीहरूले मलाई दियो त्यसपछि म म कति उनीहरूले चाहिँ मलाई रेस्ट गर्ने रेस्ट ग आराम गर्ने टाइम दिएको थियो दस पन्ध्र दिनसम्म चाहिँ मलाई कुद्नु सुद्नु एक्सर्साइजहरू केही नगर्नुको लागि भन्नुभएको थियो अन्त त्यही भएर मैले चाहिँ त्यो मलमहरू लगाउँथेँ अन्त उनीहरूले मलाई कति तिन दिन चार दिनमा चाहिँ देखाउनु आइराख्नु हस्पिटलमा त्यो मलम पट्टीहरू गर्नुको लागि भन्यो अन्त मैले उनीहरूले जे जे भन्नुभएको थियो त्यो सबै मैले गरेर त्यसपछि म त्यसपछि मेरो स्कुलहरू पनि बेसी छुट्टी भयो त्यो कारणले गर्दा चाहिँ म मैले स्कुलहरू पनि जानु पाइनँ अन्तखेरि मेरो रनिङ गर्नु कुद्ने पनि ऊ यो भएको थियो बन्द भएको थियो तर र त्यो चाहिँ आस्ते आस्ते मैले त्यो रेस्ट गरेर चाहिँ मेरो चाहिँ त्यो घाउहरू चाहिँ नि निको भयो त्यसपछि चाहिँ मैले फेरि आफ्नो रनिङ गर्ने आस्ते आस्ते त्यसपछि मैले स्टार्ट गर्यो फेरि सुरु गरेर मैले रनिङ गर्नु अन्त त्यस्तै गर्दा गर्दा चाहिँ अन्त फेरि मे म पहिलाको जस्तै रनिङ गर्न थालेँ अन्त त्यही भएर मला मैले चाहिँ त्यो बेला चाहिँ त्यो मलाई चाहिँ लाग्छ कि मैले त्यो बेला रेस्ट गरेको चाहिँ ठिकै भएछ किनकि त्यो रेस्ट गरेर त्यसको दबाईहरू गरेर चाहिँ आहिले मैले निको भएर म झन् कुद्नु सक्छु अहिले चाहिँ